हजुर भन्नुहोस् हजुर हजुर

ए होइन होइन मेन चाहिँ त्यो के कारण भयो भने नि तपाईँको जुन चाहिँ तपाईँ त्यो गाडी लगेको थियो त्यो गाडी थिएन तपाईँलाई अर्कै गाडी भएर चाहिँ एमरजेन्सी भएर चाहिँ त्यो गाडी हाल्नु पऱ्यो नि त अन्त त्यही भएर चाहिँ अलिकति भाडा बढेको नि त

हजुर हजुर होइन यस्तो हो कि तपाईँको यो अब जति पेमेन्ट गऱ्यो गरिहाल्यो हो तपाईँलाई नेक्स्ट टाइम नेक्स्ट टाइम हेरिदिन्छु नि अलिक ल अब त्यो पैसा त रिफन्ड हुने कुरा त आएन कि तपाईँलाई अर्कोपालि बरू अलिक त्यही दाममै पठाइदिन्छु नि यसो गर्नुहोस् न अन्त नत्र भने तपाईँलाई म अब त्यो ड्राइभरले त फर्काउँदैन होला हो तपाईँलाई मै मेरैबाट तपाईँलाई उयो गरिदिन्छु ठिकै छ मसँग कन्टिन्यू उयो गर्दै गर्नुहोस् न अरू बेला पनि तपाईँलाई म त्यही पैसा विषय म उयो गरिहाल्छु नि ल